नागरिकको सुरक्षा र समाजमा शान्ति कायम गर्नका निम्ति चाहिँ कानुनको क्षेत्रमा दह्रो किसिमको कानुनी व्यवस्थाको निर्माण हुनपर्छ जसले गर्दा चाहिँ समाजमा कुनै किसिमको अपराधहरू नहोस् त्यसमा अपराधको दर जुन किसिमले बढिरहेको छ त्यसलाई सामना गर्नुपर्ने स्थिति चाहिँ कसैलाई पनि नहोस् भन्ने नै लाग्छ है अनि त्यसलाई सामना गर्नुभन्दा पनि त्योबारे सतर्क रहनुपर्छ जस्तो लाग्छ